अब काँटा चाहिँ बजारबाट किनेर ल्यायो हो त्यहाँदेखि अब त्यसको बिँडहरू लगायो त्यहाँदेखिन् अब खेतमा खन्नु गयो हो अन्त कोदालीहरू पनि त्यही हो

अर्जाप्न लानु पर्छ अन्त अर्जापेर ल्यायो हो बाँसहरू काट्यो त्यहाँदेखि चाहिँ अब अहिले बर्खाको टाइममा त्यस्तै का कचियाहरू लगेर काँटाहरू लगेर नै खेतमा काम गराइ हुन्छ हो अब त्यो उयोहरू काटनु पर्छ घाँसहरू काटनु पर्छ हो त्यो भित्ताको घाँसहरू काट्यो त्यहाँदेखि अब यो उसको काँटाको काम चाहिँ बारीहरू खन्यो त्यहाँदेखि उयो धानको बिउहरू लगायो त्यहाँदेखि धानको बिउहरू लगायो सकेपछि अब खेतमा चाहिँ धानहरू रोप्यो हो यो बर्खाको टाइममा अब धानहरू रोपाइ हुन्छ